गायन सुरु गर्न चाहने व्यक्तिहरूको निम्ति चाहिँ म के भन्नु चाहन्छु भने गीत गाउनुको निम्ति एकदमै तपस्या गर्नुपर्स किनभने साधना भन्ने कुरा चाहिँ तपस्या बिना आउँदैन है र जब एउटा मान्छेले गीत गाउँछ भने उसले साधना गरिरहेको हुन्छ र गीत गाउनुको निम्ति चाहिँ धेरै नै भन्दा धेरै नै कोसिस र धेरै नै आफ्नो लाइफमा धेरै नै चेन्जेसहरू ल्याउनु पर्दछ जस्तै आफ्नो खानपानहरूमा तितो अमिलो पिरो गुलियोहरूमा कन्ट्रोल र एकदमै जुन चाहिँ कुराले आफ्नो भोक्कलहरूमा असर गर्दछ त्यो कुराहरू नखाने एकदमै राम्रोसँगले रियाज गर्ने कस्तो कस्तो प्रकारले चाहिँ आफूले बिहान उठेर आफ्नो गागल्जहरू गरेर आफ्नो गलाहरूलाई ठिक पार्ने त्यस्तो कामहरू चाहिँ आफूले गर्नु पर्दछ र यो कुराहरूले चाहिँ म एउटा गीत गाउनु चाहने या आफ्नो सिपलाई सुधार्नु चाहनेहरूलाई चाहिँ म यही सल्लाह दिन चान्